तपाईँ मान महिलाहरूको मासिक धर्मको विषयमा भन्नुपर्दाखेरि चाहिँ यो एकदमै प्राकृतिक प्राकृतिक नै हो है नेचरल हो यो कुरा तर उहिले नै चाहिँ मानिसहरू मैला बस्थ्यो महिलाहरू महिलाहरू चाहिँ एकदमै यस्तो अब लगाउने सामानहरू थिएन है त्यसले गर्दाखेरि चाहिँ अलिकति फोहोर भएर बस्नेगर्थ्यो र अब त्यसैले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ अलग्गै एउटा कोठामा राखेर चाहिँ राखिएको हो भन्ने एउटा भनाइ छ है तर जो अ अहिलेको समयमा चाहिँ यस्तो यो मासिक धर्म मासिक यो महिना महिनामारी यसलाई चाहिँ त्यस्तो बारेर राखेको छैन है किनभने अ अहिलेको समयमा धेरै नै यस्तोसँग सामा सामानहरू आइसकेको छ जसले गर्दाखेरि म महिलाहरू सुरक्षित अ अनि सफा पनि बस्ने गरेको छ के यो भनिन्छ कि यो फुल फुल बगैँचा बारीहरूमा पनि नजानु भन्ने भनाइ छ है तर यो चाहिँ अलिकति मैला बसेको कारणले म फोहोर बसेको कारणले गर्दाखेरि चाहिँ हुनसक्छ सायदै रुखपातहरूमा बिरुवाहरूलाई अब नराम्रो गन्धले प्रभाव पारेर मरेको हुनुसक्छ है तर अहिलेको समयमा चाहिँ यो चाहिँ एकदमै छैन जसले गर्दा सफा बस्ने तरिकाहरू धेरै नै सुविधाहरू आइसकेको छ त्यसले गर्दाखेरि चाहिँ त्यो पनि एकदमै ह होइन नराम्रो भएर सफा बसेर बस्यो भने सायदै फुलपौधाहरू पनि त्यस्तो नराम्रो हुँदैन होला मरेर जाँदैन होला अनि जो देवताहरूलाई पूजा गरिने चाहिँ त्यो चाहिँ अलिकति मलाई लाग्छ कि देवताहरूलाई चाहिँ नछोएकै राम्रो जस्तो लाग्छ यो दिनमा चाहिँ अनि अनि अरू कुरा चाहिँ त्यस्तो रोक ठाउँ रोकटोक त छैन यो पालन गर्नुपर्ने केही नियमहरू चाहिँ मलाई चाहिँ देवता देवता पूजा पूजापाठलाई चाहिँ अलिकति नियम गर्नुपर्छ जस्तो लाग्छ मलाई अनि सफाइहरू लिएर त पर्याप्तै जाग जागरुकता भइसकेको छ मानिसहरू सफाइ नै बस्नेगर्छ अहिले कसै पनि यो महिनामारी हुँदाखेरि नराम्रो भएर मैला भएर दूषित भएर बसेको हुँदैन है अनि मलाई लाग्छ कि यो महिनामा वारी हुँदाखेरि खाना पकाउनु हुँदैन कसैलाई छुनु हुँदैन लोग्ने स्वास्नी साथमा सुत्नु हुँदैन बस्नु हुँदैन भन्ने कुराहरू चाहिँ यो चाहिँ एकदमै गलत धारणा हो अहिले चाहिँ त्यो को मानिने गरेको छैन